युट्युबबाट पनि पैसा कमिँदो रहेछ जस्तै यो जोसेप भ्लग हाम्रै दाजुको त्यो पनि भ्लग गर्छ उयेस कता कता घुम्नु जान्छ त्यसमै पुरै इन्कमहरू रहेस अनि त्यस्तै अब अरूहरू पनि अब पुरा भ्लग यता त्यो कमेडीहरू भिडियोहरू बनाएरै पुरै अब पैसा कमाउँदो रहेछ